दसदेखि दस लाख भित्रका पाँचवटा सङ्ख्याहरू यस प्रकार रहेका छन् पच्चिस एक सय एक सय पचास एक हजार र एघार हजार